अँ प्रमिला दी म हो बैनी क्या हो हजुर उ चिन्नुभएन क्या हो अँ दिदी एउटा कुरा भनौँ भनेर साह्रो घरमा बस्दा वाक्कै भएँ यसो वाकतिर जाउँ जानुपर्छ होला हो चौरस्तातिर जानुहुन्छ त्यही त उज्यालो है मजाको भएको छ नि त यसो भ्युहरू हेर्नु कहिले बिहान सात बजीतिर बिहान जानु कि के हो भ्याउनुहुन्छ

अँ हो हुन्छ हो मेरो बिहान मेरो पनि त्यही हो नि मेरो पनि नानीको स्कुल त छ नि छ न त अँ त्यसो गर्दा पनि हुन्छ बेलुका यसो है अँ चलिरहेको रमिता हेर्नु पनि हुन्छ मान्छेको भिडहरू यसो के कसो है चौरस्तातिर त्यसो गर्दा पनि हुन्छ होला है बेलुकाको जाउँ न कति बजीतिर जानु बेलुका चाहिँ त्यहाँनिर आएर स्कुल

हजुर हजुर हजुर हजुर हजुर हजुर मान्छेहरू है भिडभाड ए हुन्छ बेलुका जानु हुन्छ त्यसो भए ए हुन्छ हुन्छ बाटोमा यसो है रमिता सब्जीटब्जी है हुन्छ दिदी हुन्छ हजुर हजुर हजुर हुन्छ उसो भए धेरै भयो नि है खै कामले नभ्याएर हो कि के हो है त्यही भनेर नि ए हुन्छ हुन्छ त पाँच बजी है भोलि हुन्छ तपाईँलाई अँ हुन्छ म फोन गर्छु नि तपाईँलाई ल निस्किनुआँट्दा घरबाट अन्त त्यहीँ भेटौँ न गफसफ गरौँ हो हुन्छ हुन्छ हुन्छ दिदी राखेँ ल भोलि भेटौँ है ल बाई